हेलो ए अँ तपाईँ मिस रितु राई हो ए सुन्नुहोस् न हामी यो एचडिएफसी ब्याङ्कबाट बोल्दैछौँ कि म ब्याङ्कको ब्रान्च म्यानेजर बोल्दैछु तपाईँको ट्रान्जेक्सनहरू एकदमै राम्रो रहेछ तपाईँको खाता रहेछ नि त हाम्रो ब्याङ्कमा होइन हजुर तपाईँको एकदमै राम्रो ट्रान्जेक्सन भइरहेको रहेछ अन्त हामी ब्याङ्कबाट तपाईँलाई एउटा अफर गर्दैछ एउटा होम लोन अफर गर्दैछौँ के तपाईँ इन्ट्रेस्टेड हुनुहुन्छ होमलोनको निम्ति हजुर हजुर होमलोन तपाईँ अब एउटा एक नम्बर तपाईँको क्राइटेरिया तपाईँ हाम्रो एउटा कस्टमर हुनुपर्यो होइन त्यसपछि तपाईँको एउटा खातामा एकदमै राम्रो ट्रान्जेक्सन हुनुपर्यो तपाईँको दुइटा क्राइटेरिया पुगिसकेको छ अब एउटा चाहिँ के छ भन्दाखेरि सेक्युरिटी चाहिन्छ हामीलाई चाहिँ हो अब एउटा सेक्युरिटी जस्तै तपाईँले अब फाइभ ल्याक्सको लोन लिनु चाहनु हुन्छ भने हो तपाईँले एक वान क्याक चाहिँ तपाईँले वान विकको लागि डिपोजिट गर्नुपर्छ

हजुर होइन होइन त्यस्तो केही छैन तपाईँले हामीलाई हाम्रो ब्रान्चमा आएर पनि यसलाई भेरिफाई गर्नु सक्नुहुन्छ हो तपाईँ भोलि हाम्रो ब्रान्चमा आएर तपाईँले हामीलाई मलाई भेट्न सक्नुहुन्छ म त्यहाँ एभाइलेबल छु हो तपाईँको अब त्यो चाहिँ एमाउन्ट हेरी हेरी छ तपाईँले घर बनाउनुको लागि त मिनिमम फाइभ ल्याक्स रुपिस त चाहिन्छ अहिलेको जमानामा हो अब त्यो भन्दा कम्ती पैसाले तपाईँको घर राम्रो बनिँदैन अन्त हामीले चाहिँ मिनिमम एमाउन्ट बताइदिएको तपाईँलाई हो फाइभ ल्याक्स तपाईँको फाइभ थ्री ल्याक्स थ्री ल्याक्स थ्री ल्याक्सको त अब तपाईँको बनिन्छ घर तपाईँले थ्री ल्याक्सको लागि पनि एप्लाई गर्नु सक्नुहुन्छ तर अब घर राम्रो बनिँदैन होइन तपाईँको चाहिँ अब हामीले यो चार्ट तपाईँको त्यो फन्ड फ्लो हेरेर चाहिँ तपाईँले गर्नु सक्छ एफोर्ट गर्नु सक्छ भन्ने हिसाबले चाहिँ अब हामीले तपाईँलाई फाइभ ल्याक्स दिँदैछ सुरुमा सुरुमा नै हामीले फाइभ ल्याक दिँदैछ तपाईँलाई हो हजुर फाइभ ल्याक दिँदैछौँ इन्ट्रेस्ट रेट तपाईँको के हरे पोस्ट अफिस भन्दा चाहिँ अलिकति बेसी छ हो अरू ब्याङ्कहरू भन्दा चाहिँ एकदमै कम्ती छ तपाईँको इन्ट्रेस्ट रेट खाली हामी सिक्स पर्सेन्ट सिक्स पर्सेन्ट लिँदैछौँ इन्ट्रेस रेट यिअरली हजुर सिक्स पर्सेन्ट पर एनम तपाईँ इन्ट्रेस्टेड छ भने भोलि तपाईँ हाम्रो ब्रान्चमा आएर आफ्नो डकुमेन्ट्सहरू ल्याएर तपाईँले एकपल्ट हामीसँग उयो गर्नुहोस् न ल

अँ हुन्छ होइन तपाईँ सिधै आएर मेरो अफिसमा आउँदा भइहाल्छ ल म्यानेजरको अफिसमा हुन्छ हुन्छ